हाम्रो गाउँमा चाहिँ ठुल्ठुलो बिहाहरूको लागि पानीहरू चाहिँ अरूको घरबाट अब लाइन पाइप लाइन त्योहरू गरेर चाहिँ अन्त ल्याउनु पर्छ अनि त्यहाँको थुप्रै के भन्छ त्यो ड्रम अन्त सिन्टेक्सहरूतिर भरिराख्नु पर्छ किनभने पानी भनेको पानी सबैलाई चाहिने चिज हो किनभने इत्यादिमा पानी युज हुन्छ जस्तै कि भाँडा कुँडाहरू धुँदा फेरि सब्जी पिउनुको लागि अन्त त्यो थुप्रोको लागि चाहिन्छ अनि त्यहाँको चाहिँ अब अब ठुलो उयो हुँदा फेरि त अन्त पानी अरूको त्यो उयोबाट ट्याङ्कीहरूबाट लिएर भर्नु पर्छ इत्यादि अब बोतलहरू बोतलहरू अब खाली बोतल छ भने बोतलहरूतिर भरिराख्नु पर्छ अन्त